ओ कुसाङ सुन न हेर न यो गार्निएरको क्रिम कत्ति राम्रो रहेछ हेर फेसहरू पनि क्लियर हुँदोरहेछ यसको दाम खालि दुई सय पचास रुपियाँ मात्रै रहेछ कि तर म तिमी पनि ट्राई गर न यसको चायाहरू पनि जाँदोरहेछ स्किनहरू पनि राम्रो बनाउँदो रहेछ ओयली फेस पनि लाई पनि रहेछ ड्राई फेसको लागि पनि रहेछ त्यसले गर्दाखेरि नि यो क्रिम चाहिँ म सजेस्ट गर्छु कि यो क्रिम चाहिँ राम्रो लाग्यो के हो यही क्रिम मगाउनुपर्छ ल कुसाङ कि तिमी पनि मगाऊ तिमी पनि एकपल्ट ट्राई गर न विल बी ट्राई एकपल्ट